यस क्षेत्रमा हामी नेपाली मात्र नभएर अन्य ज जस्तै आदिवासी बिहारी बङ्गालीहरू छन् त्यसैले गर्दा हामी उनीहरूसँग बातचित गर्दा नेपाली बङ्गाली यसरी मिक्स भएर बोल्नु बोल्दाखेरि हामीले पनि उनीहरूको भाषा कति कुरो बोलि पठाउँछ र जो बङ्गाली छन् उनीहरू पनि हामीसँग बातचित हुँदा हाम्रो नेपाली र उनीहरूको भाषालाई मिक्स गरेर बोल्ने गर्छन् अनि आदिवासी छन् उनीहरू पनि हामीसँग बोल्दा उनीहरूको भाषा र हाम्रो नेपाली भाषालाई मिलाएर बेल्ने गर्छन् त्यसैले गर्दा हाम्रो नेपाली भाषाको विकास छ जस्तो मलाई लाग्छ